हेलो राम्रो छु तँ कस्तो छस् अनि तेरो एक्जामहरू कस्तो भयो अन्त अँ मेरो पनि राम्रै भयो अब तँ कलेजहरू के गर्छस् अन्त

को मा ए अँ म त अब घरमा पनि हाम्रो अब बोजू आमाहरू मात्रै हुनुहुन्छ हो बेसी टाढो जाँदिन यतै सिलगढीहरूतिरै गर्छु होला हौ म तँ के लिन्छस् म यस्तै उयोहरू उयोहरू लिँदा पनि हुन्छ नि है आर्ट्सहरू उम् अँ म बेसी टाढो जाँदिन हौ मेरो त अब घरमा बोजू आमाहरू मात्रै हुनुहुन्छ कि यतैतिर अब सिलगढीहरूतिरै हेर्नुपर्यो बेसी टाढो जाँदिन उम् अँ राम्रै भयो त तेरो राम्रै हुन्छ होला भनेपछि ल ल ल ल तेरो पनि राम्रै हुन्छ नसुर्ता न राम्रो कलेजहरू गर्नु पाउँछ बाई बाई